खाना बनाएर खाएको चाहिँ ब्याङ्लोरमा साथीहरू थियो उनीहरूले त्यसरी नै बनाएर खान्थे अनि छिटोमिठो नि बनायो सजिलो खानु पिउनुलाई चाहिँ बनाएर खाइयो